मलाई काम भन्दा पनि अरू चाहिँ मलाई बसेको बेला चाहिँ मलाई ड्राइभिङ मनपर्छ त धेरै भन्दा धेरै लामो भन्दा लामो ड्राइभिङहरू जानु अनि मलाई एकदमै नयाँ मान्छेसँग भेट्नु नयाँ मान्छेसँग बात मार्नु अनि नयाँ मान्छेसँग हिँड्नु उनीहरूसँग मैले बसेर चिया कफी खानु है यस्तो विभिन्न किसिमकोहरू मनपर्छ नयाँ जग्गाहरू हेर्नुको लागि अनि अब नयाँ नयाँ खानेकुराहरू हुन्छ जस्तो अब हाम्रो नेपाली खानामा ढिँडो गुन्द्रुक सिस्नो यस्तो कुराहरूको इन्जोई मलाई मनपर्छ अनि धेरै भन्दा धेरै मानिसहरू साथीहरू बनाउनु मलाई मनपर्छ अनि साथीहरूसँग बसेर बातचित गर्नु मलाई मनपर्छ अन्त मलाई अरू भन्दा नि गीतहरू सुन्नु मनपर्छ मलाई गीत सुन्दाखेरि एकदम लामो ड्राइभिङ गर्दै हिँडेको मलाई मनपर्छ अनि त्यसदेखि उता धेरै कुराहरू छ जस्तो अब हाम्रो आफ्नो मान्छेसँग भेटहरू गर्ने उनीहरूसँग बातचित मार्ने पुरानो पुरानो गीतहरू सुन्ने पुरानो मान्छेहरूसँग भेट्ने अनि पहिला बालापनको कुराहरू बितेका दिनका कुराहरू सम्झना गर्ने त्यो सम्झना गरेर त्यसलाई इन्जोई गर्ने यस्तो कुराहरू मलाई मनपर्छ धेरै छ यस्तो कुराहरू जति पनि अब जीवन भएको उतारचढाउको कुराहरूलाई नलिइकन आ आउने दिनहरूलाई राम्रोसँग त्यो कुराहरूलाई बुझ्ने त्यो कुराहरूमा हिँड्ने यस्तो कुराहरू मलाई मनपर्दछ र मलाई यसरी हिँड्दै जाँदाखेरि धुम्दै जाँदाखेरि मलाई हावा पानीहरू एकदम मनपर्छ मलाई चिसो हावा मनपर्छ मलाई फगी लागेको मनपर्छ अनि मलाई धेरै धेरै डाँडाकाँडाहरू मलाई घुम्न मनपर्छ धेरै कुराहरू छ यस्तो कतिवटा कुराहरू चाहिँ जो जति पनि जीवनमा भएको नराम्रो होस् राम्रो कुराहरू होस् सबै कुराहरूलाई समेटेर है जीवनमा अगाडि बढ्दै गरेको मलाई मनपर्छ अनि यस्तै यस्तै कुराहरू चाहिँ मेरो जीवनभरि मलाई भनौँ एकदमै राम्रोसँग हिँडेकोहरू अनि साथीहरूसँग हो यसरी बातचित गर्दै लामो समय बिताएकोहरू मलाई मनपर्दछ र धेरै भन्दा धेरै मानिसहरू है म सँग जुटेको मलाई मनपर्छ यस्तै कुराहरू चाहिँ मलाई साह्रै मनपर्छ र मलाई अरू भन्दा पनि काम भन्दा बाहिर मलाई फाल्टो कुराहरू गर्नु भन्दा पनि मलाई व्यवहारिक कुराहरू आफ्नो बिज्नेसको कुराहरू आफ्नो घर परिवारको कुराहरू बसेर गर्न मलाई मनपर्दछ